हजुरलाई धन्यवाद है हजुरले अब यत्ति अब मेरोमा यत्ति कम टाइम थियो होइन र पनि मैले गाडी उयो गरेँ तपाईँले यत्ति कम टाइममा पनि मलाई अब यो ठाउँमा ल्याइदिनु भयो है यति राम्रो ड्राइभिङ रहेछ तपाईँको अब ड्राइभ पनि कत्ति मजाले गर्नुहुँदो रहेछ एकदम मजाले अब एकदम सेफली है अब तपाईँले मलाई ड्राइभ गरेर यहाँसम्म ल्याइदिनु भयो अनि हजुरको अब व्यवहारहरू पनि कत्ति राम्रो बोल्ने तरिकाहरू होइन अब एउटा केटीलाई गर्नुपर्ने इज्जतहरू कति मजाले गर्नुहुँदो रहेछ बोल्नुहुँदो रहेछ कत्ति मजाले होइन अन्त हजुरको बोलीचालीहरू पनि एकदमै राम्रो रहेछ व्यवहारहरू पनि एकदमै राम्रो रहेछ अब मलाई यो कत्ति इम्पोर्टेन्ट थियो मेरो यो काम होइन अब तपाईँले मलाई यत्ति कम्ती टाइममा पनि तपाईँले मलाई यो ठाउँमा ल्याइदिनु भयो यत्ति कम्ती टाइममा पनि